मेरो गाउँमा कि खुट्टाउट्टा भाँचियो भने नि अन्त यो कठमबारी लान्छ हो खुट कठमबारीबाट दबासबा दिन्छ हो अन्त उसै राम्रो हुँदैन हो अन्त वहाँ आएर अन्त फेरि उ मालबजार डा जान्छ हस्पिटलमा अन्त डाक्टरले देखाउँछ अन्त भन्छ जे यी पल्स्टर गर्नुपर्छ नत्र एक्ससाइज गर्नुपर्छ हो अन्त एक्ससाइज भएन नि अन्त फेरि पल्स्टर गरियो हो अन्त पल्स्टर गरेर ल्यायो हो अन्त घरमा राखियो अन्त दबाईसवाई गरियो अन्त ठिक भयो